ब्याङ्कमा भएर मलाई केही कामहरू केही असुविधा भयो भने म चाहिँ अब ब्याङ्कको म्यानेजरलाई ब्याङ्कको स्टाफहरूलाई भन्छु कोही कोही स्टाफ चाहिँ कोही कोही स्टाफले चाहिँ मन परी गाली गर्छ कोही कोहीले कराउँछ के के गर्छ मलाई त्यो कोही कोही चाहिँ राम्रो हुन्छ होइन मलाई चाहिँ त्यो बानी चाहिँ मलाई मन पर्दैन होइन कोही बेला त प्याच प्याच भन्छ आफूलाई पनि त दुःख लाग्छ त्यो लागि त्यो लागि मलाई मन पर्दैन कोही कोही यो चाहिँ स्टाफहरू चाहिँ कोही कोही स्टाफहरू चाहिँ राम्रो हुन्छ अनि ब्याङ्कबाट मलाई के सुविधा पायो भन्दा कोही बेला पैसा हुँदा राख्नु पैसा त्यो पैसा राखे पछि कोही कोहीखेर आफूलाई चलाउनु चाहिँदा त्यो राख्यो ब्याङ्क चाहिँ कन्तुर जस्तै र निकाल्नु पनि सक्ने राख्नु पनि सक्ने होइन त्यहाँ ब्याङ्कदेखि त्यो सुविधा चाहिँ सबले पाउनु भएको छ मैले अरूले अरूको कहाँ कहाँको मान्छेहरूले त्यहाँ म चाहिँ यो ब्याङ्कको म्यानेजरहरू चाहिँ कोही कोही म्यानेजरहरू झडङ्गै हुन्छ रिसाउने त्यो मान्छेहरू रिसाउँछ कोही कोही चाहिँ फेरि राम्रै नै हुन्छ होइन कोही कोही चाहिँ राम्रो स्टाफहरू पनि म्यानेजरहरू पनि कोही कोही म्यानेजर स्टाफहरू चाहिँ राम्रो हुन्छ होइन अनि त्यो जो राम्रो मलाई त्यो चाहिँ मन पर्छ फेरि त्यो जो जोही प्याच प्याच भन्ने झडङ्गे आफूलाई के गएर के के बेइज्जत पारिदिन्छ अरूको छेउमा त्यो त्यो स्टाफ म्यानेजरहरू चाहिँ मलाई मन पर्दैन होइन म यति भन्न चाहन्छु त्यस्तोहरूलाई चाहिँ कामदेखि निकालिदिनु होस् जो जो राम्रो तिनीहरूले मलाई राम्रो लाग्छ अरूलाई पनि राम्रो लाग्छ होला कोही कोही चाहिँ मन कोही कोहीको मन चाहिँ कमुलो हुन्छ क्या त त्यो मनुलो मन कमुलो हुने मान्छेहरूको लाई गएर केही मिस्टेक हुन्छ केहीखेर केही मिस्टेक हुन्छ त्यतिखेर पनि प्याच प्याच भन्छ नि मान्छेहरूले अनपढ सनपढ त्यतिखेर तिनीहरूलाई कस्तो हुन्छ होला तिनीहरूलाई कस्तो रिस उठ्छ होला होइन त्यो चाहिँ मलाई मन पर्दैन मलाई मात्र होइन अरूलाई पनि मन पर्दैन होला तर मलाई चाहिँ त्यस्तो मान्छेहरू एकदम ट्याक ट्याक ट्याक्कै मलाई मन नै पर्दैन ज त्यतिमै म भन्छु हामीलाई चाहिँ राम्रो ब्याङ्कले सुविधा पनि दिएको छ होइन त्यतिमा धन्यवाद